पश्चिम बङ्गालमा सांस्कृतिक परम्परा चलनहरू धेरै छन् र पश्चिम बङ्गालमा धेरै जात जातिका मानिसहरू बसोवास गर्छन् र त्यहाँ भए नेपाली बङ्गाली आदिवासी बिहारी मुसलमान सबै थरीका मानिसहरू बस्दै आएका छन् र नेपालीमा जस्तै सांस्कृतिक परम्पारहरू दसैँ तिहार हो र दसैँ तिहारमा पनि तिहारमा हामी देउसी भै भैलो खेल्ने गर्छौँ साथै भाइ टिका जुन चाहिँ चेलीको हातबाट माइतीले जुन किसिमको हामी भाइ टिका लगाएर पालना गर्छौँ त्यो पनि एउटा महत्त्वपूर्ण सांस्कृतिक परम्पराको रूपमा हामी पाउँछौँ र अरू पनि धेरै आदिवासीहरूले पनि करम पूजा मनाउने गर्छन् र त्यो करम पूजामा उनीहरले प्रकृतिको आराधना गरेर प्रकृतिको पूजा गर्छन् र साथै मुसलमानहरूले इदहरू मनाउने गर्छन् बिहारीहरूले छठ पूजा यस्ता धेरै सांस्कृतिक परम्पराहरू छन्